हेलो ए सर मैले अस्ति तपाईँलाई तपाईँले कन्ट्याक गर्नु भएको थियो के भन्छ यो यस्तो यस्तो नाम भएको होटलमा तपईँहरूको बुकिङ छ फिफ्टिन कति तेह्र चौध पन्ध्र सोह्र छ हो तपाईँहरूलाई त्यो दिन चाहिँ तपाईँहरूले अलिकति बेसी दिनु पर्ने हुन्छ किनकि किन भन्नुहोस् त किनभने तपाईँहरूको त्यो मेला ग्राउन्ड भ्यू भएको छ कि रुम अन्तखेरि अन्त फिफ्टिन्थको लागि चाहिँ तपाईँहरूले किनभने दिनभरी तपाईँहरू माथि टेरिसमा बसेर हेर्नुभयो भने चाहिँ त्यो रुम हामीहरूलाई अरूलाई दिनु सक्छौँ होइन अन्तखेरि तपाईँहरूले चार्जेस चाहिँ यति यति लाग्छ हो पर फिफ्टिन्थको चाहिँ तपाईँले अलिक बेसी दिनु पर्छ किन फिफ्टिन्थ र सिक्सटिन्थको चाहिँ हजर कारण फिफ्टिन्थ फिफ्टिन्थमा चाहिँ तपाईँको के हुन्छ भने

हजुर मेला ग्राउन्डमा अँ अँ अँ फुटबल पनि हुन्छ तपाईँले दिनभरी फुटबल मार्च पासदेखि बिहान आठ बजेदेखि बेलुका सात बजेसम्म त्यहाँनिर तपाईँले दिनभरी मेला ग्राउन्डको भ्यू देख्नु सक्नुहुन्छ फेरि यता ट्यारिसमा जानुभयो भने तपाईँले मेन रोड देख्नु सक्नुहुन्छ हो अन्त त्यही भएर चाहिँ तपाईँहरूलाई चाहिँ फिफ्टिन्थको चाहिँ तपाईँहरूले दिनभरी तपाईँहरूले त्यो रुम खाली राखी दिनुभयो भने चाहिँ हामी चाहिँ त्यहाँनिर चाहिँ पर पर्सन गरेर चाहिँ त्यो भ्यूको लागि मेला ग्राउन्डको त्यो जुन चाहिँ दृश्य छ त्यसको लागि मात्रै चाहिँ हामी पर पर्सन यति यति गरेर दिने गरेको छौँ अरू बेला चाहिँ तर तपाईँले यो पालिचाहिँ तेह्र चौध पन्ध्र सोह्र नै तेह्र तारिकदेखी नै बुकिङ गर्नुभएको कारणले गर्दा चाहिँ हजुर त्यही भएर चाहिँ तपाईँहरूलाई त्यो डल्लै अब हामी बिसजना हाल्यो भने बिसजनाको त तपाईँले पे गर्नु सक्दैन होइन अब तपाईँहरूले त्यो तपाईँहरूले चाहिँ अलिकति बढाएर दिनु सक्नुहुन्छ हामी तपाईँहरूलाई त्यो बिलमा पछि क्लियर गर्छ तपाईँहरू उयो निस्केर जादाँखेरि के भन्छ चेक आउट गर्दाखेरि हुन्छ सर अनि तपाईँहरू के भन्छ तपाईँहरूको हजुर हजुर जुन जुन दिन फुटबल हुन्छ किनभने ब्यान्ड डिस्प्ले हुन्छ कालिम्पोङमा होइन त्यही भएर चाहिँ फेरि त्यहाँबाट तपाईँहरूको रुमको जुन चाहिँ खिडकी छ त्यो खिडकीबाट कफेरको त्यति बेला को दृश्य तपाईँहरूले देख्नु सक्नुहुन्छ हो अनि अलिकति माथि जानुभयो भने डेलो डेलोको देख्नु सक सक्नुहुन्च दुर्पिनको तपाईँले डल्लै कालिम्पोङ नै तपाईँले त्यहाँबाट देख्नु सक्नुहुन्छ र फोर्टिन्थ र फिफ्टिन्थको चाहिँ तपाईँहरूले अलिकति बेसी गरिदिनुहोस् न ल तपाईँहरूलाई म चेक आउट हुदाँखेरि तपाईँलाई बिल बनाएर दिन्छु हुन्छ हुन्छ हजुर हजुर तेह्र तेह्र र चौधको परेन हजुर हुन्छ हुन्छ हुन्छ थ्याङ्कयू सर हुन्छ